म बाह्र माइल निवासी भाइ है र मेरो आज यसो कालिम्पोङ सहर घुमाउनु लाने मेरो एउटा इच्छा थियो र मेरो घरमा छ सातजना हुनुहुन्छ जानु घुम्नु जानु हुने र आज जाउँ भनेर चाहिँ मैले सोचेको थिएँ र मलाई सानो गाडी होइन अलिकति ठुलो गाडी चाहिएको थियो जसमा चाहिँ सात आठजना अट्नुहुन्छ र तपाईँको गाडी मैले सोचिरहेको थिएँ र भाडा के कसो छ तपाईँको भनेर बुझ्नु थियो अरे त्यो त साह्रै अलिक तपाईँको भाडा अलिक बेसी लाग्यो अलिकति घटाइदिनु भएकोमा अलिकति राम्रो हुन्थ्यो मलाई पनि अलिकति राम्रो हुन्थ्यो भन्ने मेरो एउटा सानो गुनासो छ